तपाईँ कतै घुम्न जानुभएको छ घुम्न जानुभएको थियो भने छ भने तपाईँको घुम्न जाँदा साथीहरू को र के कस्ता थिए अनि ती साथीहरू सँग घुम्न जाँदा तपाईँलाई के कस्तो अनुभवहरू भयो त्यहाँ के के कुराहरू देख्नुभयो म चाहिँ एकपल्ट डेलो गएको कि डेलोमा ट्याक्कै फर्स्ट जानुसाथ चाहिँ मैले आई लभ कालिम्पोङ भन्ने देखिदिएको होइन त्यहाँदेखि अलिक माथि गएको त्यहाँ नानीहरू खेल्दै थियो पिङहरू होइन मजाले खेलदिइरहेको हामी चाहिँ तल जङ्गलैमुनि पस्यो जङ्गल जाँदा जाँदा ट्याक्कै चिप्लेर चाहिँ यस्तो लडेको होइन मजाले लड्यो लुगासुघा सफा फेरि हिँड्यो ओह्रालो पोखरीमा पुगेको कि यत्रो बडे आम्बो हेब्बी गहिरो पोखरी नि होइन त्यहाँनिर चाहिँ बारिरहेको थियो नि त हामी फेरि लुकेर पसी दिएको नि त होइन त्यहाँ पोखरीमा पसेर चाहिँ हेरिदियो पोखरी फोटो सिटो खिच्यो पाँच छवटा बेसी होइन पाँच छवटा त्यहाँ टक्कै फर्कियो फर्केर चाहिँ माथि टक्कै आइपुगेको होइन माथि टक्कै आइपुगेर चाहिँ घोडा घोडामा चढ्छु चढ्छु भन्यो चढ्यो घोडामा चाहिँ चढिदिएको कि घोडा घोडामा चाहिँ म चाहिँ अब देखेको होइन तिमीहरूले पिक्चर भन्ने बाहुबली पिक्चर देखेको होला बाहुबली अब पिक्चर जस्तै अब घोडा चढिदिएको नि म चाहिँ कसम भनिदिएको कि